म साह्रै ठुलो कलाकार त होइन तर सानो छोटा मोटा पेन्टिङहरू चाहिँ गरिबस्छु मलाई ड्रयिङ गर्नु मजा लाग्छ हो ड्रयिङ मेरो हभी हो अन्त के भन्छ मलाई पेन्सिल ड्रयिङ चाहिँ साह्रै मन पर्छ म म पेन्सिल ड्रयिङ गरिबस्छु घरी कार्टुनको बनाइबस्छु घरी त्यो नेचरको अब यस्तो हेरेर बनाउछु नहेरी चाहिँ म बनाउनु सक्तिनँ म प्रायः जस्तो ब्रस हरू चलाउँछु वाटर कलरहरू चलाउँछु ओयल पेन्टिङ चाहिँ मैले गरेको छुइनँ किनभने मलाई गर्नु आँट पनि आउँदैन किनभने वाटर कलरमा केही बिग्रियो भने म त्यसलाई कलर फिट फाट गरेर फेरि मिलाउनु सक्छु तर ओयल पेन्टिङ एक ताल बसे पछि बस्यो बस्यो हुन्छ त्यही प्रब्लमहरू चाहिँ मेरो हुन्छ मलाई त्यो गर्नु चाहिँ आँट आउँदैन ओयल पेन्टिङ गर्नु अरू म अरू कलरहरू त गर्छु तर म बेसी गर्दिनँ कोही कोही बेला फ्री भएको बेलामा ए अल्छी लाग्दा फोन हेर्दा पनि अल्छी लाग्यो उयो सब अन्त पढ्दा सब उयसहरू गर्दा अल्छी लाग्यो भने चाहिँ म त्यो कलरहरू गर्ने गर्छु हुन्छ